अँ थरी थरीका पूजाहरू हुन्छ पुराण दुर्गा पूजा भयो होली भयो क्रिसमसहरूले मनाउँछ क्रिसमस क्रिस्चियनहरूले क्रिसमस मनाउँछ अनि कृष्ण जन्माष्टमी भयो बुद्धजयन्ती भयो हरेक अब एक एकवटा धर्महरूले एक एकवटा आफ्नो आफ्नो चाड मान्छ अनि म चाहिँ म चाहिँ भन्नैपर्दाखेरि म विशेष गरी चाहिँ म चाहिँ दुर्गा पूजा दुर्गा भगवानलाई धेरै पनि मान्छु दुर्गा पूजा मनाउँछ हाम्रो गाउँमा यस्तो हुन्छ कि मूर्ति मूर्ति ल्याउँछ बाहुन पढाउँछ पण्डितहरू ल्याएर पण्डित पढाउँछ पूजाआजाहरू गर्छ राम्रोसँगले बलबिन्ती माग्छौँ अब सरस्वती पु सरस्वती सरस्वती पूजाहरू आउँछ यसमा हामी किताबहरू राखेर पूजा गर्छौँ भगवानलाई बलबिन्ती माग्छौँ शक्ति माग्छौँ होइन अनि क्रिसमस इभहरू पनि मनाउँछ होलीहरू हामी पनि होली मनाउँछौँ धेरै अब मनोरञ्जन टाइपले होलीहरू मनाउँछौँ साथीभाइ भेला भई होइन आफ्नो घरको परिवार भेला भई होली खेली होलीहरू खेल्छौँ होलिकाहरू जलाउँछौँ राम्रो राम्रोसँगले हामी गर्छौँ अनि अनि राम्रो राम्रो अब राम्रो अब राम्रो भनौँ के यो चाहिँ अति राम्रो हुन्छ यो चाड होइन वर्षमा एकपल्ट आउने चाड सबैले मनाउनुपर्छ हामी पनि धेरै धेरै प्रयासहरू गरेर राम्रो होस् राम्रो बनाऊँ भनेर हामी पनि धेरै राम्रो राम्रो राम्रो गर्छौँ राम्रो राम्रो राम्रो उयोहरू गर्छौँ अनि अनि क्रिस्चियनहरूले क्रिसमस यो चर्चमा गएर उयोहरू गर्छ हामी पनि जानै नभए पनि परैबाट धेरै कुराहरू हामी हेर्छौँ एक एकवटा जातिबाट एक एकवटा उयोबाट हामी धेरै कुराहरू सिक्छौँ पनि के हामीले यो धर्म भन्ने धर्म भन्ने चिजहरूलाई आफ्नो जात भन्ने आफ्नो धर्म भन्ने मार्नु हुँदैन हामीले गर्नुपर्छ यो कुराहरू भनेर हामीले त्यत्ति धेरै कुराहरू सिक्छौँ त्यहाँदेखिहरू होइन त्यही भएर मलाई भगवानहरू भनेपछि धेरै उयोहरू हुन्छ भगवानलाई पनि धेरै मान्छु